अहिले त गाउँमा बिजुलीको कुराहरू धेरै नै प्रयोग हुन्छ किनभने सबैतिर बिजुली नै उयो हुन्छ पहिला अब लोहोरो सिलौटोमा मसलाहरू पिसिन्थ्यो जे पनि पिसिन्थ्यो अहिले मिक्सरहरू चलाइन्छ अब पानी पनि नुहाउनुको लागि अब ट्याङ्की राखेको छ नुहाउनु लुगा धुनुको लागि त्यो पनि बिजुलीमै हो अब मटर चल्छ बाथरूममा अब नुहाउनुको लागि गिजरहरू लगाइन्छ लगाएको छ त्यो पनि बिजुलीमै हो मिक्सरहरू अब मिक्सर लुगा धुने मिक्सरहरू लुगा धुने अब वासिङ मिसिनहरू पनि बिजुलीमै चल्छ सबै कुरो धेरै कुरो बिजुली बिना त अहिले कामै छैन सबैमा बिजुली नै प्रयोग हुन्छ अनि यो घरको फ्यानहरू भयो गरममा त फ्यान पुरै चल्छ त्यो पनि बिजुलीमै हो सबै कुरो बिजुलीमै चल्छ